मेरो परिवारमा चाहिँ मेरो छोराले पनि बारीहरू खन्छ अन्त बुडो छ बुडोले पनि सब्जीहरू रोप्नु सगाउँछ अन्त मज्जाले सब्जीहरू लगाउँछु अन्त त्यहाँदेखि फले पछि सब्जीहरू बेच्छु पनि मज्जाले फल्छ पनि अन्त सबै हामी परिवार मिलेरै गर्छ कामहरू